मैले आजभन्दा धेरै वर्ष अगाडि नेपाली भाषामा अनुवाद गरेको छु बङ्गलालाई नेपाली भाषामा अनुवाद गरेको छु मेरो साथीभाइ मेरो काकाहरू जब बङ्गाली हुनुहुन्थ्यो म अलिकति सानै हुँदा उहाँहरूले लेखेको पत्रलाई मैले नेपाली भाषामा अनुवाद गरेको छु गर्न अलिक कठिन लाग्यो मलाई तर पनि आफ्नो भाषामा हाम्रो भाषा कतिवटा उनीहरूको उहाँहरूको भाषा र हाम्रो भाषामा नमिलेकोले गर्दाखेरि गर्न राम्रो पनि लाग्यो तर गर्नलाई धेरै नै कठिन छ नेपाली भाषामा अर्को भाषालाई अनुवाद गर्नु अलिक कठिन नै पर्छ जस्तो लाग्छ मलाई